भाइ को रेस्टुरेन्टको मान्छे होइन खै भाइलाई फोन गर्दा पनि उठाउनु हुन्न डेलिभेरीलाई भाइलाई उठाउँदा पनि गर्दा पनि उठाँउदैन के हो अब यहाँ घरमा मेरो घरमा नि पाहुनाहरू आइराखेको थियो त्यसले गर्दाखेरि खै फोन गर्छु खाना अर्डर दिएको खाना पनि आइपुगेको छैन भोकले टन्न भइसक्यो पाहुनाहरूलाई पनि भोकले टन्न भइसकेको छ अब के खानु हौ भनेर भन्दैछ आफै गएर खाउँ होला हौ अब होटलतिरै भाइहरूले त खोइ कोही रेस्पोन्सै दिएन कमसेकम अर्डर दिएपछि एउटा रेस्पोन्स त लिनु पर्ने नि तिमीहरूले फोन पनि त उठाउनु पऱ्यो फोन पनि उठाँउदैन हो अब मेरो मैले त फोन कति गर्नु अब तिमीहरूलाई मलाई वाक्क भइसक्यो तिमीहरूलाई वाक्क हुँदैन रहेछ हो कमसेकम फोन त उठाउने गर्नु अहिले फोनै के को लागि हो ते त्यस्तै इमर्जेन्सी कामको लागि त हो इमर्जेन्सी काममा फोनै उठाएन भने के गर्नु भोक लागिसक्यो यहाँ अन्त अब तिमीहरूलाई त्यो मेसेज पठाउँदैछु भोइस मेसेज यहाँ फोन उठा नउठाएपछि भोइस मेसेज पठाउँछु भोइस मेसेजको पनि त तिमीहरूले त अब केही रेस्पोन्सै दिँदैन होला रेस्पोन्स त लिनुपर्छ तिमीहरूले नभए यो तरिकाले हो भने त तिमीहरूको बिजिनेस पनि कसरी चल्छ हौ अब यस्तै गऱ्यो भने त अब म पनि अरू कस्टमरलाई त कहाँ फोन गर्नु लाउँछु त अन्त अर्को होटेलमा पठाउँछु नि खानु अन्त तिमीहरूको होटलमा थोरै छ तिमीहरूकै मात्रै छ क्याउ होटल अन्त अरू होटलहरू पनि छ त्यसमा जान्छौँ